र हाम्रोमा अब यही छ अहिलेदेखि अब धेरै वर्ष पहिलादेखि मतलब मानौँ धेरै पहिल्यैदेखि चलेर आएको हामी यहाँ वरिपरि हाम्रा साथीहरू छन् लेप्चाहरू छन् क्रिस्तानहरू छन् कति हिन्दू लेप्चाहरू छन् उनीहरूले लोसरहरू मान्छन् र यहाँ हाम्रोमा पनि प्रायः गरी मुस्लिमहरू छैनन् भएकै कुरो एकदमै र हामी चाहिँ दसैँ तिहार मान्छौँ हाम्रो चाँडै हाम्रै एकदमै राम्रो चाँड